मैले चाहिँ रिकार्ट सपिङ एपबाट चाहिँ एउटा सारी मँगाको थिएँ अन्त त्यो सारी चाहिँ एकदमै अब नराम्रो क्वालिटीको आएको छ हो म त्यसले गर्दाखेरि पुरा रिस उठिरहेको छ मलाई म एकदमै खुसी छुइँन त्यो प्रडक्टबाट चाहिँ हो सारीको बारेमा भन्नु पर्दाखेरि चाहिँ म चाहिँ खासमा मजाको येलो कलरको सारी देखेको थिएँ फोटोमा चाहिँ अन्त त्यो चाहिँ एकदमै दामी थियो सिम्पल थियो सिल्भर कलरले बुट्टाहरू हानेको थियो होइन एकदमै राम्रो देखिँदै थियो तर म भएकोमा आइपुग्दाखेरि चाहिँ एकदमै नराम्रो आइपुगेको छ त्यो चाहिँ मलाई एकदमै मन परेन अनि अनि त्यसको जुन त्यो सारीमा भएको ग्लिटरहरू पनि छ झरेर छरपस्ट भइरहेको छ लाउँदैपिच्छे त्यो सारीबाट ग्लिटर झर्छ अन्त लगाइकन कहीँ गयो भने त आँफू पनि ग्लिटरसरी हुन्छ त्यसले गर्दा चाहिँ मलाई एकदमै मन परेको छैन त्यो अनि अनि त्यहीसित मैले एउटा ब्लाउजको पिस पनि पाएको थिएँ जो चाहिँ एकदमै वाहियात छ त्यो ब्लाउज पिस त मलाई ट्याक्क नै मन परेन हो त्यो चाहिँ एकदमै ट्रान्सपारेन्ट छ अन्त त्यो चाहिँ अन्त मैले टेलर टेलरको लागि टेलरलाई दिएको थिएँ अन्त उसले पनि भन्यो कि यो तपाईँको सिलाउनु र नसिलाउनुको फाइदै छैन सिलायो भने तपाईँको पैसा मात्रै खेर जान्छ यो कपडाको क्वालिटी त एकदम राम्रो छैन भनिकन भन्नुभयो अनि त्यो भित्रबाट लुगा लाइकिन सिलाउँदाखेरि पनि त्यो राम्रो नै हुँदैन भन्दै भन्नुभयो हो त्यसले गर्दा पनि म एकदमै खुसी छुइँन अब किन अब यस्तो गरेको होला किनभने आफुँले पैसा तिरेपछि त एउटा राम्रो सामान पाओस् भन्ने त हुन्छ नि त आफुँलाई त्यो पनि सस्तोमा पनि दिएको थिएन मैले मेरो आठ सय रुपियाँ खर्च गरेको थिएँ त्यसमा अनि आठ सय रुपियाँमा त त्यतिको सारी चाहिँ त्यो क्वालिटीको त होइन नि त अलिक राम्रै आउनुपर्ने हो त्यसले गर्दा म त्यसले त्यो कारणले गर्दा एकदमै दुःखी छु हो अनि अब बित्थामा पैसा मात्रै वेस्ट भएको जस्तो लाग्दैछ मलाई अनि त्योभन्दा अगाडि अगाडि डेलिभर गर्दाखेरि पनि मेरो त्यस्तै भएको थियो त्यसमा पनि मैले सारी नै अर्डर गरेको थिएँ तर मैले ते त्यति बेला चाहिँ साढे तिन सय मगाएको थिएँ अनि मलाई पनि लाग्यो ए सस्तोको हो भनिकन चाहिँ अब अलिक क्वालिटी पनि यस्तो भएको होला भनिकिन सोचे अनि तेल्ले गर्दा मैले तेतिबेला केई पनि भनिनँ त्यो पनि साडी देखाउँदा खेरि अर्कै देखाको देखाउँदाखेरि राम्रो देखाको थियो मैले त्यो तिजको लागि इस्पिसेएली तिजमा त रातो साडी लाउँछ तेल्ले गर्दाखेरि त्यो रातो सिम्पलमा किन्नु लागि तै रातो मँगाको थिएँ अनि त्यो रातो सारी चाहिँ एकदमै च्याङ्ले ब्लाउज पनि त्सतै नराम्रो त्यो सारीमा त झन् केही पनि थिएन जस्तो देखाएको थियो त्यो भन्दाखेरि डिफरेन्ट एकदमै फाल्टै मैले अलिकति अब राम्रो गोल्डेन बोर्डर भएको सारी देखेको थिएँ तर म भएकोमा आइपुग्दाखेरि चाहिँ एकदमै प्लेन सारी आइपुग्यो त्यसले गर्दाखेरि चाहिँ म यो रिकार्टसित रिकार्ट सपिङ एप्प जसमा चाहिँ सारीरू इन्डियन वेर सारीहरू पाउँछ इन्डियन आउटफिटहरू पाउँछ त्योसित त एकदमै खुसी छुइनँ अनि म मलाई अब यो ट्याक्कै मन पेरन अनि त्यसले गर्दाखेरि चाहिँ अब म त्यही भन्न चाहन्छु कि तपाईँहरूले पनि यो रिकार्ट सपिङ एप्पबाट चाहिँ कहिले पनि सप नगर्नुहोस् किनभने अब एकपल्ट भएको भने पो अब बाई चान्स बाई मिस्टेक भयो भन्ने हुन्छ होइन तर दुई दुईपल्ट चाहिँ कोइन्सिडेन्स हुन सक्दैन अब दुई दुईवटा दुई दुईपल्ट त्यस्तो भयो कम प्राइसमा पनि त्यस्तो भयो हाई प्राइजमा पनि त्यस्तो भयो भनेदेखिन् चाहिँ सपिङ एप्प पनि जो त्यहाँनिरको मान्छेहरू छ त्यहाँनिरको पनि गल्ती जस्तो लाग्यो हो त्यसले गर्दा चाहिँ याहँबाट चाहिँ सपिङ नगर्नु भन्न चाहन्छु